हेलो ए बादल भाइ मेरो त्यो एउटा नयाँ के अरे नाटक छ कि ड्रामा सुरु गर्ने भनेको एउटा अँ दिनेश अँ जाँदा जाँदै फर्केर भन्ने एउटा नाटक छ मेरो कि त्यहाँ मेन रोल खेल्नु छ नायकको रोल भनौँ न हिरो त्यसको लागि भाइसँग अलिक कुरा गरौँ भनेर नि

हुन्छ के अरे रोल चाहिँ सुरुदेखि अन्तसम्मै हुन्छ तपाईँको कि तपाईँले सुरुदेखि अन्तसम्मै त्यो रोल हुन्छ विशेष चाहिँ तपाईँको अभिनय सम्बन्धी तपाईँले के कस्तो रेटहरू लिनुहुन्छ त्यो पनि त छ नि त कुरा त

होइन यस्तो नि तपाईँको विशेष ड्रेस चाहिँ तपाईँको तिन चार ठाउँ नै चेन्ज हुन्छ सिनै चेन्ज हुन्छ नि त नाटकको त्यो स्टेजै चेन्ज हुन्छ क्या त सिनै त्यो भएकोले गर्दा तपाईँको के अरे तपाईँले नै त्यो सिनअनुसार पनि तपाईँले आफ्नो रोल हुन्छ क्या त अनि एकदम त्यो एक्साइटेड रोलहरू हँसाउने जस्तो जस्तो पनि अनि भावुक अब इमोसनल रोलहरू पनि छ त ठाउँ ठाउँमा अब लोक अब जस्तो पनि रोल छ जस्तै फोक फोक खालको रोलहरू पनि छ त त्यो भएकोले गर्दा अलिकति कठिन कठिन खालको छ र नि तपाईँले एकपल्ट हौ त्यस्तो खालको एउटा मिक्स्ड रोलहरू गर्नुपर्छ के कसरी लिनुहुन्छ भनेर हजुर

तपाईँको त्यो पहिला त्यस्तो रोलहरू गर्नुभएको थियो त्यस्तो खालको मिक्स्ड रोलहरू

ए हुन्छ म त्यसो भएँ अर्को हप्तातिर तपाईँलाई घरमै भेट्न आउँछु कि स्क्रिप्ट पनि लिएर आउँछु अनि त्यहाँदेखि कुरा गरौँ न त ल हुन्छ हुन्छ